हजुर यो रियालिटी सोको कुरा गर्नु पर्दा मो इन्डियन आइडल पनि बेला बखत हेर्ने गर्छु र मलाई त्यो रियालिटी सो अथवा त्यो सिजनमा मलाई मन परेको गायक भनेको त्यत्ति बेलाको समयमा पवान दिप राजन भन्ने एकजना गायक थियो उनको स्वर मलाई खुबै मन पर्थ्यो उहाँको स्वर चाहिँ किन मलाई मन पर्थ्यो भन्दाखेरि उहाँको स्वर एकदमै सादा सहज अब सरल पाराको हुन्थ्यो तपाईँको गाउँले प्रकारको उहाँले कुनै क्लास पनि गर्नु भएको थिएन र उहाँले चाहिँ गाउनु मात्रै नभएर धेरैवटा इन्स्ट्रुमेन्टहरू बजाउँथ्यो र हजुर अवश्य पनि उहाँले गर्दा मेरो गायनमा केही चेन्जेस अथवा केही ल्याउने छ भन्ने म आशा पनि गरेको छु र मैले सिक्दै पनि छु उनीबाट